हाम्रो दार्जिलिङ जिल्लामा मनाइने मुख्य सांस्कृतिक चाडहरूमा बडा दसैँ तिहार माघे सङ्क्रान्ति साउने सङ्क्रान्ति चैते दसैँ यी चाहिँ मुख्य सांस्कृतिक चाडहरू हो अनि यो चाडपर्वहरूको धार्मिक महत्त्व छ किनभने बडा दसैँमा हामी नव देवी भगवतीको पूजा गर्छौँ तिहारमा लक्ष्मी पूजा गर्छौँ अनि यसको अर्को सांस्कृतिक महत्त्वहरू के छ भन्दाखेरि हामी भाइ टिका लगाउँछौँ तिहारमा पञ्चक भनिन्छ पाँच दिन मनाइन्छ अनि क्रमैसँगले काग तिहार कुकुर तिहार गाई तिहार गोरु तिहार हुँदै पाँचौँ दिनमा हामी भाइ टिका लगाइन्छ अनि चेलीहरूले आफ्नो माइतीलाई पूजा गरेर टिका लगाइदिने चलन छ र यस्ता प्रकारका चाडपर्वहरूले हामीलाई अन्य भारतीय सांस्कृतिक समुदायहरूसँग अलग एउटा पेहेचान दिएको छ